हजुर सर गुड मर्निङ ए गुड इभिनिङ चिल्ड्रेन्स प्रोग्राममा त सर कतिवटा गेम्सहरू राख्नुपर्यो इन्डोर गेम्स टाइपमा

हँ

हुन्छ प्याकेट लन्च त म अब यता भनिदिन्छु सर युनिक मार्केट युनिक मि स्विट सपमा ए एउटा कटलेट हालिदिउँ एउटा समोसा हालिदिउँ अन्त एउटा ब्ल्याक तपाईँको गुलाब जामुन हालिदिउँ अन्त एउटा सानो फ्रुटीको प्याकेट गरिदिउँ त्यो गर्यो भने के ना हजुर त्यो हजुर त्यो हजुर एकदम फ्रेस फ्रेस नथिङ टु वरी एकदम फ्रेस पाउनुहुन्छ बजेट होइन बजट यस्तो छ कि अब हामी यो हामीहरू संस्थाहरूलाई नि गर्नुहुन्छ भनेर हामीलाई डिस्काउन्ट पनि दिन्छ सपोज मार्केटमा कुनै अरू मिठाई दोकानमा पचास रुपियाँ प्याकेट युज गर्दैछ भने उनीहरूले चार्ज गर्दैछ भने हामीलाई फोर्टी गरिदिन्छ हजुर राम्रै हो हजुर राम्रै हो एकदम राम्रो छ हो बिहान बिहान हजुर हजुर एउटा हालिदिऊँ फ्रुट्स पनि एउटा हालिदिऊँ हजुर हजुर बेस्ट हुन्छ ओके हो पकाउँ हुन्छ

पकाउँ म पनि त्यही भन्नुआँटेको थिएँ सेलेक् सेलेक्सन गरौँ त्यहाँदेखि कत्ति पनि टाइम छैन नि त त्यो सबैको लागि तयारी गर्नुपर्यो

स्योर स्योर स्योर स्योर गुड नाइट सर ओके हजुर केही टाइम पर्यो भने फोन गर्नुहोस् न हुन्छ